हाम्रो अब इन्डियामा कुरा गरौँ भन्दा पल्युसनको कुरा गरौँ भन्दाखेरि चाहिँ अब यो फ्याक्ट्री भएपछि चाहिँ यो पल्युसन चाहिँ यति साह्रो चाहिँ फैलाइसक्यो कि अब वाटर पल्युसन अब वाटर पल्युसनभन्दामा पनि अब वाटर पल्युसनमा के भन्नु अब पहिला पहिलाको गङ्गा र अहिलेको गङ्गामा उयो कम्पेरिजन गरिहाल्नुस् न अब पहिला कस्तो सफा थियो अनि अहिले हेर्नु अहिले गङ्गा यस्तो साह्रो मैला छ कि अब तपाईँहरू एकपल्ट जानुहोस् कि आफै थाहा पाइहाल्छ क्या अब कस्तो चाहिँ पारेको छ अब त्यहाँदेखि अब त्यही पानीमा फेरि त्यही अब त्यस्तै मैला पानीमा अब उताको त्यो अब उताको त्यो मान्छेले त्यसमै नुहायो त्यसमै लुगा धुयो फेरि त्यही खायो त्यस्तो टाइपको क्या अब फ्याक्ट्रीले यस्तो साह्रो मैला गरेको छ कि अब वाटर त भइहाल्यो होइन एयर पल्युसन एयर पल्युसन अब यस्तो साह्रो अब इन्डियामा फेरि पपुलेसन पनि बेसी छ फेरि त्यसले गर्दाखेरि अब यहाँ गाडी त्यतिकै गाडी बाइक त्यतिकै अब ट्राफिक ट्राफिकको ट्राफिकले गर्दाखेरि फेरि ट्राफिकले गर्दा एयर ट्राफिकले गर्दा उयो साउन्ड पल्युसन फेरि एयर पल्युसन प्लस साउन्ड पल्युसन पनि अबि पपुलेसन पपुलेसन अब इन्डियामा त अब के के चाहिँ छैन अब अब त्यो हेर्नु त्यो पपुलेसन फेरि पपुलेसन पपुलेसन भन्दाखेरि नि अब एउटा चाहिँ अहिले लिगलमा चाहिँ दुईजना मात्रै हुनु भनेको छ तर अहिले के गर्नु अब पहिला उयो अहिले जति अब दुईजना मात्रै चाइल्ड बनाउनु भन्दाखेरि अहिले चारजना पाँचजना छजना गर्दै पनि त्यसै पपुलेसन अब त बढाएको बढाएको बढाएको बढाएको बढाएको छ अब त्यसले गर्दाखेरि उयो हाम्रो पपुलेसन पनि इन्क्रिज भयो पपुलेसन इन्क्रिज भयो भने हामीलाई अब उयो खानापिना उयो कम्ती हुन्छ अब अब एकजनाले अलिकति खाने दुईजना त्यहाँदेखि तिनजना चारजना थपिँदै थपिँदै थपिँदै थपिँदै थपिँदै जान्छ त्यहाँदेखि त्यसले गर्दा अब गाडी चाहियो गाडी चाहियो बाइक चाहियो त्यसले गर्दाखेरि अब गाडी बाइकले अब उयो एयर पल्युसन गराइहाल्छ एयर पल्युसन पिछे गएर हामीलाई अब त्यसले गर्दाखेरि एयर पल्युसन गर्दाखेरि पिछे गएर हामीलाई सास फेर्ने के गर्नु अब साह्रो पर्छ अब फेरि मान्छे बेसी भयो भने एरिया पनि चाहियो अब एरिया चाहियो भन्दाखेरि पनि अू रुखसुख काट्दाखेरि अब त्यसै पनि एयर कम्ती एयर एयर आउनु जग्गा कम्ती हुन्छ फेरि हो त्यहाँदेखि त्यहाँदेखि हामीलाई उयो साउन्ड पल्युसन गाडी बेसी भयो भने त साउन्ड पल्युसन हुन्छ राति अब ट्याँट्याँ र टुँटुँ बिहानदेखि बेलुकैसम्म ट्याँटुँ ट्याँटुँ अब अब सुत्नु पनि सक्दैन अब गाडी कराएको त्यतिकै मान्छेहरू हल्ला गर्छ त्यतिकै अब सबै अब सबै क्या इन्डिया इन्डियामा चाहिँ अलिकति अब त्यो पल्युसन चाहिँ अब अलिकति बेसी नै हुन्छ